भाइ धेरै धेरै धन्यवाद किनभनेदेखिको हामी दार्जिलिङ घुम्नु आएको भाइले एकदमै राम्रोसँगले घुमाइदियो भाइले हामीलाई सबै जग्गा डुलाउनु भयो घुमाउनु भयो र भाइले यस्तो अप्ठ्यारो बाटो पनि सजिलोसँगले लानु भयो र भाइको व्यवहार चाहिँ मलाई एकदमै राम्रो लाग्यो धेरैभन्दा पनि धेरै राम्रो लाग्यो भाइको व्यवहार र एकदमै नम्र बोली र मिठो बोली र राम्रोसँगले घुमाइदिनु भयो रिसाउनु भएन तपाईँ हामीले जहाँ जहाँ भन्यौँ त्यहाँ त्यहीँ तपाईँले लगिदिनु भयो एकदमै राम्रो लाग्यो भाइ तपाईँलाई धेरै धेरै धन्यवाद भाइले गर्दा नै आज हामी दार्जिलिङ घुम्नु पायौँ भाइले तपाईँले नै लानु भयो हामीलाई महाकाल बाबाको दर्शन गर्नु पनि र तपाईँले नै रोपवे पनि घुमाउनु लानु भयो र तपाईँले नै दार्जिलिङ सहर पनि हामीलाई घुमाउनु भयो र तपाईँले जापानिस टेम्पल पनि लानु भयो हामीले जहाँ जहाँ भन्यौँ भाइ तपाईँले लानु भयो रिसाउनु भएन एकदमै राम्रो व्यवहार गर्नु भयो र भाइ तपाईँको व्यवहार देखेर चाहिँ एकदमै खुसी लाग्यो एकदमै धेरैभन्दा पनि धेरै खुसी लाग्यो र यस्तो राम्रो सहर फेरि पनि घुम्न आयौँ भनेदेखिको भाइ हामी तपाईँलाई नै सम्पर्क गर्छौँ किन भनेदेखिको तपाईँको व्यवहार एकदमै भन्दा पनि एकदमै मन पर्यो धेरैभन्दा पनि धेरै राम्रो लाग्यो नेक्स्ट टाइम फेरि आएछु भनेदेखिको तपाईँसँग नै सम्पर्क गर्छु है भाइ